हेलो तपाईँ को बोल्नु भएको होला है ए तपाईँको आफ्नै मोबाइल दोकान हो कि ए तपाईँलाई तपाईँको कति रेन्जदेखि कतिसम्मको मोबाइल पाइन्छ होला अहिले हालमा नयाँ कुनै आएको छ कि पुरानै स्टकको छ कि नयाँ स्टकको छ यसो बताइदिनु हुन्छ कि भनेर नि दामहरू पनि हजुर ए हजुर मलाई त मैले त्यही बिसदेखि उँभोको चाहिएको एउटा बिसदेखि बाइस पच बिस पच्चिस हजारसम्मको एउटा चाहिएको छ हौ कुन कम्पनीको ए त्यो तपाईँको

तपाईँकोमा आउँदा हुन्छ यसो हेर्नुको लागि है

त्यस्तै कुराको लागि नि अब अरू जग्गा किन्नु डर लाग्छ तपाईँलाई चिनाजान छ भने चाहिँ यसो फेरि दाम पनि निकै भएर तपाईँकोमा जोगाजोग गरेको नि मैले ए हजुर ए त्यो डाउन पेमेन्ट कतिसम्म चाहिँ गर्नुपर्ने होला त्यो तपाईँको कतिसम्मको छ

हजुर त्यो मन्थली मन्थली पेमेन्ट गर्नु पऱ्यो कि क्वाटरली कि कस्तो पाराले गर्नु पर्छ तपाईँको हजुर ए

ए ए कुन कुन कुन कम्पनीको छ अरे तपाईँकोमा लेटेस्टमा अहिले ए हजुर मलाई एउटा जरुरी परेको छ मलाई सूचित गराएको नि म आउँछु नि तपाईँकोमा हजुर फाइभ जीकै लानुपर्ने छ अब राम्रो खालको तपाईँको दोकानको नाम चाहिँ के भन्ने भन्नु भयो ए हजुर तपाईँको नम्बर यही हो फोन नम्बर है ए हुन्छ म आउँछु नि बेलुका बेलुकीखेरि